कानुनी कागजपत्रहरू अब प्राप्त गर्नु चाहिँ अब मेरो अनुवा अनुभव चाहिँ अब कस्तो छ भने चाहिँ नि गाह्रै छ हौ त्यो उयोहरू के पो जस्तै मेरो डकुमेन्ट्सहरू के त अब त्यो उयो गर्नु चाहिँ हाम्रोतिर चाहिँ पुरा साह्रो छ बनाउनु पर्दाखेरि चाहिँ पुरा साह्रो पर्छ होइन हामीले अब कागजहरू लिएर चाहिँ पञ्चायत उयोहरू जानुपर्छ जस्तै बिडिओ अफिसहरू होइन जस्तै हाम्रो उयो यस्तो कागज उयो के पो जमिनको कागज पत्रहरू पुरा अब यस्तो छ मिलेकै छैन होइन त्यो जाँदाखेरि पनि त्यहाँ मान्छेहरू पनि पाउँदैन होइन मान्छेहरू कोही पाउँदैन घरि को हुँदैन घरि को हुँदैन घरि यो भएन भन्छ घरि यो भएन यो लिएर आइज त्यो लिएर आइज अब त्यस्तै भन्छ हो हाम्रो उयोमा चाहिँ राम्रै छैन अब जत्तिकै गरे पनि जस्तै अब मेरो यहाँनिर उयो बनाउनुपर्ने छ का जमिनको कागज बनाउनुपर्ने छ होइन कागजहरू अस्ति उयो गएँ माथि अफिस गएँ अब जाँदाखेरि राम्ररी बोल्दैन पनि राम्ररी बुझाउँदैन पनि साह्रै पर्दोरहेछ अब उनीहरूले राम्ररी भनिदिँदैन यो चाहिन्छ त्यो चाहिन्छ त्यो भन्दैन होइन के पनि गर्दैन त्यहाँदेखि एक ता हाम्रो उयो छ ओबिसी बनाउनुपर्ने छ त्यो थाना जानुपर्छ थाना जाँदाखेरि यो दिन आइज त्यो दिन आइज हो त्यस्तो भन्छ भन्छ होइन त्यहाँदेखि त्यो दिन जाँदाखेरि पनि छैन अब त्यस्तो राम्रो केही कामै गरिदिँदैन आफ्नो त होइन त्यही हो हाम्रो चाहिँ अब हाम्रो हाम्रो उयोमा चाहिँ गाह्रै छ मैले कत्ति ट्राई गरेँ होइन भएन मैेले कति ट्राई गरेँ त्यो उयो गर्दाखेरि आप्पा आमाहरू जानुभएको थियो त्यति बेला हाम्रो त्यो कागज उयोको के त जमिनको कागजको लागि त आप्पा आमाहरू जानुभएको थियो त्यत्रो जाँदाखेरि पनि केही गरिदिएन के त यहाँको अफिसको मान्छेले केही कामै गरिदिँदैन